अँ भन्नु हलो

ए सक्छु सक्छु अँ छ सबै छ कटहर बिस रुपियाँ केजी छ आलु छ आलुको पन्ध्र रुपियाँ केजी लौका लौका पनि बिस रुपियाँ केजी सागहरू छ सागहरू छ अनि सिमीहरू बोडीहरू अब फल्दैछ अब बेच् बेच्दैछु र अब त्यसरी नै बिस रुपियाँ केजी पन्ध्र रुपियाँ केजी चालिस रुपियाँ केजी पचास रुपियाँ केजी जस्तै भएर बिक्री हुँदैछ यहाँ अब लानुहोस् आउनु अहिले अहिले गाजरहरू बिटहरू सिमीहरू पुरा फलेको छ सिमीको अलिक दाम बेसी छ अनि फल्दैछ अब बिक्री हुँदैछ सिमीको अहिले एक सय रुपियाँ केजी छ है मिर्चा शिमला मिर्चा चाहिँ हाम्रोमा पाउँदैन बैगुन फलेको छ बैगुनको अलिक दाम बेसी छ लिनु आउनुहोस् बैगुन चाहिँ पचास रुपियाँ केजी छ अनि अब अरू कुरा त शिमला मिर्चहरू त मिर्चाहरू त अहिले हुँदैन यतिखेर भर्खर अहिले लगाइँदैछ अब बिजनहरू भर्खर लाउँदैछु अब पानी नपरेकोले गर्दाखेरि अहिले रुखो रुखो जमिन भइराखेको छ ल राखेँ ल उसो भए